हेलो हजुर हजुर भन्नुहोस् न हजुर

पानीको तपाईँको तपाईँको लोकेसन कहाँ हो कहाँ कहाँ डेलिभेरी गर्नुपर्ने हजुर हजुर ए अच्छा अच्छा गाडीमै हो तपाईँको एकपल्टमा एक हजार लिटर आउँछ एक हजारको तपाईँको पाँच सौ रुपियाँ पर्छ सम्भवत हुन्छ तपाईँ चाहिँ अब क कन्टिन्यू मगाउनु हुन्छ भने तपाईँलाई चार सौहरू मिलाइ दिन्छौँ नि ए अच्छा अच्छा हजुर ए हुन्छ हुन्छ हजुर हजुर हजुर त्यो त अब हामीलाई अलिक टाढैबाट ल्याउनुपर्छ अन्त तपाईँको अब जाम हुन्छ अहिले त जाम समस्या छ तपाईँलाई थाहै छ अब जाममा परेन भने त हामी आधा आधा घण्टाभित्र ल्याइदिइ हाल्छ नत्र अब एक घण्टा चाहिँ लाग्न सक्छ ए हुन्छ हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ क्यास दिनुभए पनि हुन्छ तपाईँले जि पे गरिदिनु भए पनि हुन्छ ए ए हुन्छ भइहाल्छ हुन्छ हुन्छ